ए हेलो तपाईँ सृजना बोल्नु भएको हो ए सुन्नुहोस् न तपाईँ तपाईँको नर्सिङ होममा फुलहरू के के छ होला ए म बारमित हजुर हजुर ए

ए अँ मलाई यो तपाईँकोमा सकुलेन्ट छ ए हजुर मलाई हेरेर नि टेन पिस राखिदिनुहोस् न त्यो सक्कुलेन्ट प्लान्ट हजुर हजुर त्यसमा नि उयो पनि थपिदिनुहोस् न भयो नि हजुर त्यो त्यो पनि प्लान्ट हजुर हजुर ए हजुर

ए हजुर ए हजुर उयो मखमली पनि राखिदिनुस् न

हजुर हजुर हजुर सबै द दसवटा ए हुन्छ म तपाईँलाई जब आउँछु म तपैलाई कल गरेर भन्छु नि ए हजुर हुन्छ हुन्छ